बाह्र अगस्ट उन्नाइस सय बाह्र त्यसपछि तपाईँको छ बाह्र नोभेम्बर उन्नाइस सय तिन बाह्र नोभेम्बर बाह्र नोभेम्बर त्यसपछि दुई हजार चार त्यसपछि छब्बिस जनवरी दुइ हजार पाँच त्यसपछि पन्ध्र अगस्ट उन्नाइस सय बाइस